टक्कै बिहान उठेँ बजार जाने काम थियो यसो हेरेको जुत्ता पनि फाटिरहेको थियो आमाले पनि पैसा टक्कै दियो पैसा दिँदाखेरि ला जुत्ता किन् भनेर दियो म जुत्ता किन्नु गएँ सिलगढीको ठाउँ सालिमार भन्ने जग्गामा त्यो जग्गामा गएँ एकदमै राम्रो एक्सपिरियन्स राम्रो एकदमै उयो मैले त्यो एउटा जुत्ता पिस हेरेँ त्यो त्यो जुत्ता पनि एकदम दामी थियो त्यो जुत्ताको नाम एडिडास थियो जुत्ता एकदम क्वालिटी क्वान्टिटीहरू सबै एकदमै राम्रै थियो तर पनि मलाई धेरै मन पर्यो नापेँ किनेँ त्यो दोकानबाट किने किनेर ल्याएर घर फर्केँ घर फर्किँदाखेरि साथी भाइ अन्त आमा घरको फेमिलीहरले सबैजनाले मन परायो मन परेको कारणले गर्दाखेरि मेरो साथीभाइहरूले मलाई भन्यो सम्पर्क गऱ्यो सम्पर्क गरेपछि फोन नम्बर माग्यो त्यो स्टोरहरूको अन्त दोकानको उयो माग्यो मागेर अन्त चाहिँ मैले मलाई त्यो कन्याट सम्पर्क गरेर त्यो जुत्ता दोकानबाट मागेर चाहिँ एकदुईवटा पिसहरू राखिदिनुहोस् भनेको थिएँ मैले अनि म आउँदाखेरि फेरि सेकेन्ड टाइम आउँदाखेरि दोस्रोचोटि आउँदाखेरि फेरि म किन्नेछु भनेको थिएँ साथीभाइहरूले किन्छ